यहाँ भातपाडा मा चाहिँ हाम्रो यहाँ सरकारी हस्पिटल हो र यहाँ चाहिँ हाम्रो बगानको हस्पिटल हो र हाम्रो छेउछेउमा भनेको यहाँ एउटा छ हाम्रो छेउछेउमा हस्पिटल भनेको दुइटा छ अन्त हामीलाई यहाँ हाम्रो गाउँको छेउमै चाहिँ एउटा हस्पिटल छ त्यो चाहिँ हाम्रो बगानबाट दिएको हो अन्त त्यहाँबाट हामीलाई एम्बुलेन्सहरू दिएको छ हामीलाई त्यही भएर हामीले छिटै पुग्छ हामीहरू हामी टाइममै पुग्छ हस्पिटलहरू अन्त सबै कुरो राम्रै हस्पिटलहरूतिर अन्त हाम्रो यो गभर्मेन्टको हस्पिटल प्राइभेट हस्पिटलभन्दा राम्रो छ किनकि हामीलाई टाइम टाइममा दिइहाल्छ हेरिहाल्छ त्यही भएर अन्त हाम्रो यहाँदेखिन् अलिक अब पर चाहिँ एउटा हस्पिटल छ हो त्यसमा चाहिँ हामीलाई अलिक टाइम लाग्छ र हामी त्यही भएर कहिले टाइममा पुग्नु सक्दैन त्यही भएर हाम्रो बिमारी झन् बल्झिन्छ अन्त हाम्रो यहाँको सरकारी हस्पिटलहरू चाहिँ हामीहरू छिटै पुग्छ अन्त छिटै पुगेर हामीहरूको छिटै हामीलाई जाति पनि हुन्छ अन्त छिटै जाति भइन्छ अन्त अब गभर्मेन्ट हस्पिटलमा चाहिँ हामीलाई औषधीहरू पनि राम्रो दिन्छ अन्त डक्टरहरू पनि सबैजना राम्रै छ अन्त हाम्रो हाम्रो आलिपुरद्वारमा पनि अझै ठुलो हस्पिटल छ होइन कुल मिलाएर अब हाम्रो छेउछेउको हस्पिटलहरू जोड्दाखेरि चाहिँ चारवटा हस्पिटल छ र चारवटा हस्पिटलमा दुइटा हस्पिटल ठुलो हस्पिटल हो अनि अनि दुइटा हस्पिटल चाहिँ गभर्मेन्ट हस्पिटल हो हजुर अन्त हामीलाई ठुलो हस्पिटल पुग्नुको लागि चाहिँ टाइम लाग्छ ठुलो हस्पिटल पुग्नु लागि चाहिँ हामीलाई टाइम लाग्छ किनकि एम्बुलेन्स हाम्रो टाइममा आउँदैन ठुलो हस्पिटलको लागि हामीले यहाँ गाउँको हस्पिटलको लागि चाहिँ एम्बुलेन्स जहिले पनि एभाइलेबल हुन्छ त्यही भएर हामीहरू हामीलाई त आहिले ठिकै छ ठुलो हस्पिटल चाहिँ पुग्नु परेको छैन आहिलेसम्म होइन अन्त सानो हस्पिटलमा हाम्रो त काम चलिरहेछ त्यसै र अन्त हामीलाई हाम्रो हस्पिटल पनि राम्रै लाग्छ अन्त सबै ठिकै लाग्छ